हामी इमपोर्टेन चाहिँ आफ्नो जमिनमा उत्तम खेती चाहिँ हामी मकै लगाउने गर्छौँ मकैमा मकै लगाएर मकैमा लाग्ने जन्तुहरू मध्येमा एउटा एक नम्बर चाहिँ बाँदरै हो दुई नम्बर मिर्ग तिन नम्बर खरायो त्यसरी हामी त्यसलाई खेद्नको निम्ति र हामीलाई त्यो खेतीलाई जोगाउनको निम्ति चाहिँ हामी यस्तो उयोहरू गर्छौँ त्यसलाई खेद्नको निम्ति चाहिँ हामी कहिले तर्साउने एउटा तिनीहरूलाई तर्साउने जनवरलाई तर्साउनेको निम्ति पुत्लाहरू बनाएर राख्ने गर्छौँ मान्छेको अर्थात कुनै चिजको पुत्लाहरू बनाएर राख्छौँ त्यसबाट पनि धेरै वञ्चित हुन्छ बाँदरहरू चाहिँ मिर्गलाई चाहिँ हामी त्यसरी नै बनाएर राख्छौँ मिर्ग पनि त्यस्तोबाट धेरै नै वञ्चित हुन्छ र इमपोर्टेन चाहिँ हामी अलैँची लाउँछौँ बारीतिर है अन्त अब खोल्चा खोल्ची आफ्नो जमिनतिर अलैँची लाउने गर्छौँ अलैँचीमा पनि अब बाँदरले एकदमै दु ख दिनेगर्छ त्यसमा पनि त्यही हो कहिले हामी जरहरूबाट पानी धारामा लगेर पानीको धारामा अग्लो धारा बनाएर जर थापेर तरङरङ् बनाउने गर्छौँ त्यो तररर बनाउँने गर्दाखेरि चाहिँ बाँदरहरू आफ्नो आबाज त्यो जरको आवाज सुनेर आउने गर्दैन त्यहाँनिर आउँदैन अलिकति तर्सिने गर्छ त्यसबाट पनि धेरै वञ्चित हुन्छ बाँदरहरू त्यसबाट हामीहरू धेरै कुराहरू जोगाउने गर्छुौँ त्यो बाँदरहरूबाट मिर्गहरू पनि भाग्छ र जीव जन्तु जनवरहरू भाग्छ त्यसबाट हामी खेती बालीहरू धेरै नै जोगाउने गर्छौँ यसरी नै हामी एकदमै जोगाउने गर्छौँ त्यसले गर्दाखेरि जनवरले क्षति पुऱ्याउन सक्दैन धेरै कुराहरूबाट हामी जस्तै अब हामीले पुत्लाहरू बनाएर भयो त्यसको क्षतिहरूबाट हामी जोगाउन सक्छौँ र त्यसबाट हामी धेरै नै अन्नाबालीहरूदेखि लिएर अलैँचीहरू पनि जोगाउन सक्छौँ